अब हामी साधारण बोलचाल गर्दाखेरि चाहिँ अब गाउँ घरमा बोलचाल गर्दा चाहिँ साधारण भाषामै बोलिन्छ तर पनि अब आफूभन्दा ठुलोहरूलाई अब तपाईँ हजुर भनेर इज्जत गरेर बोलिन्छ होइन सानोहरूलाई अब तिमी भनेर जस्तो साथी भाइहरूलाई चाहिँ अब एउटा मायाले तँ तँ म म गरेर बोलिन्छ तर यो रेडियो टेलिभिजन भन्ने जुन चाहिँ मिडिया अब योतिर चाहिँ अब भाषाहरू अब हामी देखिँदैन तर त्यसमा चाहिँ अब हामीले एकदम शुद्ध व्याकरण लाएर एकदमै राम्रो प्रकारले लेख्नु पर्ने बोल्नु पर्ने हुन्छ